हेलो हजुर हजुर ए हजुर कहाँबाट बोल्नुहुँदैछ ए हजुर नानीहरूको लागि कि ठुलो मान्छेको लागि कस्तोको लागि खोज्नुभएको हजुर हजुर सबै पाइन्छ अनि अहिले मैले पूजाको लागि भनेर नयाँ नयाँ कपडाहरू पनि धेरै हालेको छु हो नानीहरूको जामाहरूदेखिन् लिएर सबै कुरै पाइन्छ सारीहरूदेखिन् लिएर कटन सारीहरू ब्लाउज पिसहरू भएको ब्लाउज पिस नभएको सबै त्यस्तो सारीहरू पनि हालेको छु अनि नानीहरूको जुत्ताहरूदेखिन् लिएर सबै छ पाइन्छ तपाईँ आउनुभयो भने हेर्नु सक्नुहुन्छ अब आउनुहोस् न तपाईँले धेरै लानुभयो भने त अलिकति मिलाएर पनि दिन्छ होइन अब तपाईँले एक पिस मात्रै लानुभयो भने त्यस्तै दाम हुन्छ अब धेरै दुई तिन पिस उठाउनुभयो भने त्यसको त्यस्तै दाम हुन्छ र पनि अब हाम्रो मेरोमा अहिले बाह्र सयदेखिन्कै स्टार्ट छ कुर्ताहरूको चाहिँ हो अनि तपाईँले आएर अब मिलाऔँ मिलाएर लानु पनि सक्नुहुन्छ नि अब पेन्ट पिसहरू धेरै लुगाहरू उठाउनुभयो भने त तपाईँलाई अलिकति मार्जिन कम्ती नै राखेर पनि दिन्छौँ हामी हजुर हजुर तपाईँले आएर हेर्नु सक्नुहुन्छ सबै कलरमा छ यल्लोहरूमा पनि छ पिङ्कहरू ब्लु सबैमा छ राम्रो राम्रो कलरहरूमा आएको छ हो जामाहरू पनि राम्रो राम्रोमा आएको छ नानीहरूको जुत्ताहरू पनि राम्रो राम्रो कलरतिर आएको छ तपाईँले आएर हेर्नु सक्नुहुन्छ पिस पेन्टहरू फुल स्लिभ सर्टहरू हाफ सर्टहरू सबै राम्रो राम्रो आएको छ अहिले मैले पूजाको लागि भनेर चाहिँ नेपालबाट ल्याएर धेरै राम्रो राम्रो लुगाहरू हालेको छु दोकानमा तपाईँ आएर हेर्नु सक्नुहुन्छ हजुर हजुर हजुर आउनुहोस् न मजा मजाको कलरहरूमा छ नानीहरूको जामाहरू पनि छ कुर्ताहरू राम्रो राम्रो कलरमा आएको छ हो तपाईहरूले तिनवटा एउटै सेटमा लिनुभयो भने पनि त्यस्तो खालको पनि छ अनि तपाईँहरूले सिङ्गल सिङ्गल अरू अरू कलरमा लिन्छु भन्नुभयो भने पनि छ राम्रो राम्रो कलरहरूमै आएको छ कुर्ताहरू हजुर हजुर थुप्रै डिजाइनमा छ तपाईँले आफूले चुज गरेर लिनु सक्नुहुन्छ डिजाइनहरू पनि अनि कुर्ताहरू राम्रो राम्रो कलरमै छ अनि सर्टहरू पनि राम्रोमा छ हो नानीहरूको हाफपेन्ट भेस्टहरू पनि राम्रो राम्रोमा छ हवस् हवस् हुन्छ